मेरो करियर चाहिँ पुलिस बन्नु छ तर हालैमा म चाहिँ अहिले आशा वर्कर गर्दैछु आशामा चाहिँ मैले चाहिँ अब मेरो घरको व्यवस्थाहरू कमजोर भएकोले गर्दाखेरि आशामा गर्दैछु र म चाहिँ सानै उमेरमा बिहे गरेर क्लास टेन पढ्दा गर्दै बिहे गरेर मैले मेरो करियर पुरा गर्नु सकिनँ र अहिले चाहिँ म पढ्दै छु पनि अब मलाई चाहिँ पुलिस बन्नु नै इच्छा छ पुरा तर आशा वर्करमा पनि अहिले जसमा चाहिँ नानीहरू नानीको आमाहरू सानो नानीहरू याद गर्ने सोसियल वर्कहरू धेरै छ तर त्यो चाहिँ मेरो एम चाहिँ होइन मेरो एम मेरो करियर चाहिँ खासमा पुलिस बन्नु चाहिँ एकदम इच्छा छ मलाई र त्यो बन्नुको लागि चाहिँ अहिले म पढ्दै छु कोसिस गर्दैछु